हेलो हजुर हो त दिदी को बोल्नु भएको ए चन्दा दिदी हो ए सन्चै हुनुहुन्छ ए होइन दिदी मैले अहिले एउटा बिजनेस खोलेको छु नि सुन्नुभयो होला नि हजुर हजुर बिक्री राम्रैसँगले हुँदैछ हौ अहिले फेरि अहिले विन्टरले गर्दाखेरि त्यो चियाहरू कफीहरू पुरा चल्छ हो त्यहीमाथि मैले दोकान फेरि यस्तो ठाउँमा खोलेको छु क्या त्यहाँ वरिपरि घुम्ने ठाउँहरू छ मजा मजाको हो अन्त चाहिँ त्यो भएकोले गर्दाखेरि चाहिँ पुरा बिक्री हुन्छ फेरि मैले चिया चाहिँ एकदम त्यो के अरे यहाँ यता माथि गोरुबथानहरूतिरबाट अर्डर गर्छु नि त चियापत्ती कि अन्त त्यताको चाहिँ राम्रो हुँदोरहेछ अन्त पुरा अर्डर आउँछ नि पुरा बिक्री हुन्छ अहो अहिले भयो होला हौ मैले दसैँहरूदेखि खोलेको हौ मान्छे त यहाँ लोकलभन्दा पनि बेसी त्यही वरिपरि घुम्ने ठाउँ भएकोले गर्दाखेरि टुरिस्टहरू आउँछ कि बङ्गालीहरू अन्त त्यहाँनिर घुम्नु आउँछ चिया खाजा चिया मात्रै होइन चियाको चाहिँ थुप्रै भेराइटी छ जस्तै अब दार्जिलिङको अलग्गै पाउँछ गोरुबथानको अलग्गै आसाम अलग्गै आसामको तर त्यो सगँसगैँ म चाहिँ मोमो थुक्पाहरू पनि बेच्छु अब नेपाली खाना पाउँदैन उँधो राम्रो मिठो होइन त्यहाँतिर अन्त कालिम्पोङ दार्जिलिङमा जस्तै मोमो आलु थुक्पाहरू पनि राखिदिएको छु त्यही भएकोले गर्दाखेरि चाहिँ पुरा बिक्री हुन्छ हौ चिया चाहिँ तपाईँहरू त खोइ आउँदैन त अन्त आउनु नि कोही कोही बेला घुम्दै ए हजुर कहाँ रिसाउँछ हौ ए होइन नि दिदी रिसाएको छुइनँ म त त्यही बिजनेसले गर्दा हेर्नु नि कहीँ दसैँ औँसी पनि त्यतिकै भयो हो अन्त चियापत्ती लिनु पनि अहिले मान्छे छैन स्टाफ राखेको छुइनँ अन्त आफै नै जानुपर्छ अन्त चियापत्ती रिसिभ गर्नुपऱ्यो ल्याएर आएर फेरि एकताल टेस्ट गर्नुपऱ्यो त्यहाँदेखि मात्रै अब कस्टमरलाई दिन्छु नि त कि त्यही भएकोले गर्दा चाहिँ कम्ता बिजी हुँदैन भ्याइ नभ्याइ हुन्छ अन्त चाहिँ घुम्नु आयो भने मलाई फोन गर्नु नि मेरो नम्बर रहेछ

हुन्छ दिदी म पनि तपाईँको नम्बर राख्दै गर्छु काम परेछ भने तपाईँलाई कल गर्छु नि म ल ल हुन्छ दिदी राखेँ